भारतीय मिडिया चाहिँ अहिले दुई कित्तामा बाँडिएको छ एउटा सही जर्नलिज्म गर्ने र अर्को चाहिँ गोदी मिडिया अनि अहिले चाहिँ मिडिया चाहिँ कर्पोरेटहरूको हातमा परेको कारणले गर्दाखेरि चाहिँ मिडिया कर्पोरेटले जे चाहन्छ मिडियाले त्यही देखाउने सरकारले जे चाहन्छ मिडियाले त्यही देखाउने किसिमको भारतीय मिडियाहरू रहेको देखिन्छ यसले गर्दाखेरि नागरिकले चाहिँ सत्य तथ्य सही ढङ्गले पाउन सकिरहेको छ जस्तो मलाई लाग्दैन भारतीय मिडिया कर्पोरेटहरूको हातमा गएकोले गर्दाखेरि उनीहरूको इनकम उनीहरूको के अरे आय आर्जन जहाँबाट धेर हुन्छ जसले उसलाई आय आर्जन दिन्छ त्यसैलाई नै बेसी प्रमोट गरेको र आय आर्जनको निम्ति विज्ञापनको निम्ति चाहिँ मिडिया हाउसहरूले सत्य तथ्यहरू बङ्ग्याएको बिगारेको लुकाएको झुक्क्याएको पनि देखिन्छ यस कारणले भारतीय मिडिया जबसम्म आम मानिसहरूको दुखः सुख देशको वास्तविक समस्याहरू लाई चाहिँ उजागर गर्न सक्दैन तबसम्म चाहिँ यो मिडियामाथि अहिले भरोसा गर्न नसकिरहेको स्थिति रहेको छ मिडियामा जे देखाइन्छ जनतालाई उसको भ्युयर्सलाई चाहिँ मेनिपुलेट गर्न अथवा उसको बिचार थोप्नको लागि मिडिया प्रयोग भइरहेको हो भन्ने लाग्छ आजतक जी न्युज यस्ता न्युज च्यानलहरू हुन् जसले चाहिँ सही अर्थको जर्नलिज्म अथवा सही अर्थको पत्रकारिता गरिराखेको देखिदैँन केही केही तथ्यहरू सही भए पनि अधिकांश तथ्यहरू चाहिँ सरकारको पक्षमा लागेर लुकाइएको देखिन्छ त्यस कारणले भारतीय मिडियाबारे अहिले दुई किसिमको धारणा बनिएर गएको छ मेन स्ट्रिम मुख्य धाराका मिडियाहरू जति पनि छन् अहिले यी मुख्य धाराका मिडियाहरूले भ्युयर्सबाट विश्वास गुमाउँदै गुमाउँदै गुमाउँदै गइरहेको देखिन्छ यस कारणले अहिले थोरै मात्रामा यस्ता अनलाइन डिजिटल मिडिया हाउसहरू निस्किएको छ जसको भरमा जसको भर चाहिँ पर्न थालिरहेका छन् भनेपछि मेन स्ट्रिमका भ्युयर्सहरू चाहिँ अहिले बिस्तारै बिस्तारै डिजिटल मिडियातिर फर्किने क्रम सुरू भइसकेको छ यसको कारण चाहिँ भारतीय मिडियाले चाहिँ विश्वसनीयता गुमाउनु हो भन्ने मलाई लाग्छ किनभने कुनै पनि समाचार अचेल फिल्डमा गएर ग्राउन्ड जिरोमा गएर गर्ने मिडिया हाउसहरू चाहिँ नितान्तै थोरै देखिएको छ स्रोतको भरमा नै समाचार बनाउने अनि ओपिनियन अथवा बिचार बनाउने र त्यही बिचार सम्प्रेषण गर्ने काम चाहिँ भारतीय मुलधारका मिडियाहरूले गरिरहेको देखिन्छ यस कारणले गर्दाखेरि चाहिँ मिडियाले भारतीय मिडियाले चाहिँ विश्वसनीयता गुमाउँदै गुमाउँदै गइरहेको छ वास्तविक अर्थको जर्नलिज्मभन्दा पनि येलो जर्नलिज्म तिर चाहिँ भारतीय मिडियाहरू उन्मुख भएर गइरहेको हामीले देखेका छौँ अचेल बिस्तारी बिस्तारी मानिसहरूले न्युज च्यानलहरू हेर्न पनि बन्द गरिसके किनभने हात हातमा फोन इन्टरनेटहरूको सुविधा रहेकोले उनीहरूसँग छनौटको सुविधा पनि रहेको छ एकपल्ट सही कुराहरू मिडियाले दिएन भने अर्कोपल्ट ती भ्युयर्सले त्यो मिडियालाई पछ्याउन छोडिरहेका छन् यो भनेको के भने अब सही तथ्यहरू अगाडि राख्ने मिडियाहरू मात्रै बिस्तारै बिस्तारै बाच्ने छ भन्ने मलाई लाग्छ